खाना पकाउनु चाहिँ चाहिँ खाली महिलाहरूको मात्रै काम चाहिँ हो जेस्तो चाहिँ लाग्दैन अब त्यसमा चाहिँ अब आफ्नो घरमा भएको हस्बेन्डहरूले पनि सघाउनु पर्छ किनभने अहिले त अब दुई काम त अब दुईजानाले नै गर्छ है केटीले मात्रै त्यही अब महिलाले मात्र खाना बनाउनु पर्छ महिलाले मात्रै सबै कुरो गर्नु पर्छ भनेर चाहिँ मलाई लाग्दैन किनभने अब दुई हातले बजाएको ताली चाहिँ अब राम्रो हुन्छ त्यही कारण अब दुईजानाले नै खानाहरू चाहिँ बनाएको चाहिँ अब मलाई चाहिँ लाग्छ महिला कै मात्रै त्यो काम हो भन्नु चाहिँ त्यो चाहिँ गलत हो